मैले चाहिँ गार्डनिङ चाहिँ सानैदेखि अब आमा बाबाहरूले अब फुलहरू रोप्नुहुन्थ्यो होइन त्यहीबाट चाहिँ मैले इन्स्पायर भएर अब मलाई चाहिँ राम्रो लाग्थ्यो अब देख्थेँ होइन अन्त चाहिँ मैले त्यहीँबाट चाहिँ मैले सिकेको गार्डनिङ गर्नु चाहिँ अन्त अहिले पनि अब म मेरोमा जब फ्री टाइम हुन्छ त्यतिखेर चाहिँ अब गार्डनिङै गर्न म प्रिफर गर्छु र हालैमा चाहिँ मेरो गार्डनमा जबकुसुम जरबेरिया एल्जेरिया सयपत्री डेहलिया लिली जेर् जर्मेनियम रोज पप्पी बेगोनिया फुलहरू चाहिँ अब छ फुलेको छ र यो फुलहरूमा चाहिँ म बिहान बिहानी एकपल्ट बेलुका एकपल्ट पानीहरू हाल्छु र मेरो गार्डनमा चाहिँ उयो पनि सकुलेन्टको डिफरेन्ट भेराइटिज केक्टसहरूको अब डिफरेन्ट भेराइटिजहरू पनि छ त्योहरू पनि मलाई मैले कलेक्ट गरेर राखेको छु र मलाई गार्डनिङ गर्न चाहिँ धेरै राम्रो लाग्छ अन्त मलाई लाग्छ कि गार्डनिङ गर्दाखेरि चाहिँ अब माइन्ड पनि फ्रेस हुन्छ त्यही भएर मलाई गार्डनिङ चाहिँ सारै राम्रो लाग्छ